चिल्ड्रेन्स बुक्स त्यसरी हुन्न नि त चिल्ड्रेन चिल्ड्रेन्स बुक्सहरू चाहिँ अब नानीहरूको लागि धेरै नै राम्रो छ यसले चाहिँ फोनले भन्दा राम्रो इफेक्ट पुऱ्याउँछ नानीहरूमा जस्तो कि फोन फोनले चाहिँ अब धेरै नराम्रो नराम्रो इफेक्ट्यहरू दिनसक्छ नानीहरूलाई तर यदि हामीले नानीहरूलाई फोन नदिएर चिल्ड्रेन्स बुक्सहरू पढाउनुपट्टि लगाइयौँ भने चाहिँ यो धेरै नै राम्रो हुन्छ यसबाट नानीहरूले धेरै कुरा नै सिक्छ जस् जस्तो हुन्छ मलाई